तपाईँ भूषण टी सप अनर हुनुहुन्छ ए म एकजाना कस्टमर बोल्दैछु मलाई अलिकति तपाईँको दोकानको बारेमा जानकारी दिनुहोस् न तपाईँले दोकान कहिले सुरु गर्नु भएको के कहिले सुरु गर्नु भएको भनेर नि ए अच्छा अँ तपाईँको चिया मात्रै कि अरू पनि पाइन्छ दोकानमा ए अच्छा अच्छा के कस्तो छ हौ अहिले दर भाउहरू तपाईँको दोकानमा ए अच्छा ए ए अच्छा भनी भने पछि त्यसको गुणस्तरीय अनुसारको त्यसको भाउ ए अच्छा ए अच्छा अच्छा अच्छा कतिको च चलिरहेछ माने कतिको फस्टाइ रहेछ तपाईँको यो चिया दोकान अँ अच्छा ए अँ अँ अँ ए अच्छा अच्छा त्यही त अब दार्जिलिङ त एउटा पर्यटन क्षेत्र पनि भएको हुनाले चियापत्ती त अब चियाको त राम्रै उयो हुनुपर्ने डिमान्डसहरू भन्ने लागेर नि भविष्यमा यसको यो फस्टाउने सम्भावना पनि राम्रै नै होला हगि अँ ए अच्छा अन्त तपाईँको कस्टमर चै लोकल मात्रै लोकल बाहेक अरू माने अरू ठाउँहरूमा पनि डिमान्ड हुन्छ बाहिर सिलगुडीदेखि उता त्यस्तो डिमान्डहरू हुन्छ तपाईँको ए अच्छा अच्छा हजुर ए अच्छा अच्छा नेपाल पनि जान्छ है ए अच्छा अच्छा तपाईँको त्यो पुर्याउने तपाईँको डिमान्ड पुर्याउने कसरी त्यो अहिले त प्रायः अनलाइन हुन्छ नि त्यस्तो सुविधा छ हजुर हजुर ए अच्छा ए हजुर हजुर ए अच्छा ए अच्छा मलाई पनि अलिकति चाहिएको थियो है दुई दुई तिन केजी जस्तो म तपाईँको कति बजीसम्म खुल्ला हुन्छ बेलका ए अच्छा अच्छा हुन्छ म उसो भए तपाईँकोमा बेलुकातिर निस्कन्छु नि है ए हवस् हुन्छ हवस् धन्यवाद